त्यस्तै छ बहिनी सयपत्री फुलहरू छ एकदुईवटा प्लान्टहरू पनि छ विशेष गरी अब पूजामा फुलहरू चाहिन्छ यसो अब जवाकुसुमहरू छ कलर कलरको अनि अरू एक दुईवटा छ बहिनी फुलहरू बाबरी फुलहरू पनि छ यसो पूजा गर्ने तुलसी पनि छ त्यस्तै छ बहिनी जेरिनियमहरू छ त्यस्तै गोडगाड गर्यो त्यही कामहरू गर्यो एसरी नै बित्छ काम दिनहरू